यहाँ हाम्रो दार्जिलिङ जिल्लाभरिमा चौरस्ता मात्र अब फ्रिको टिकट त्यहाँ केही पर्दैन त्यहाँ त मान्छे हिँड्ने रोड जस्तै छ अन्त त्यहाँनिर टुरिस्ट एट्र्याक्सन बेस्ट छ अन्त यता आइनक्स हल आइनक्स हल त अब पहिलातिर गएको म फि फिल्महरू हेर्दाखेरि त्यति बेला हन्ड्रेडहरू थियो टिकटको अहिले त निकै पुग्यो होला अहिले त निकै भयो गएको छुइनँ अहिले त फोनमै पाइहाल्छ मुभीहरू हेर्नु किन आइनक्स हलहरू गइबस्नु अन्त अर्को छ यता उयो जू छ जूमा अब हाम्रो नर्मली मान्छेलाई फ्री छ अब यहीँ दार्जिलिङको मान्छेहरूलाई अन्त बाहिरको मान्छेहरूलाई चाहिँ चार्ज गर्छ उयो चार्ज हो तर त्यसको चाहिँ मलाई पेमेन्टहरू थाहा भएन अन्त यता नाइटिङगेल पार्क पस्नुको लागि त एकजना मान्छेको लागि चाहिँ टेन रुपिस लिन्छै लिन्छ अन्त यहाँबाट रक गार्डन छ तल रक गार्डनमा एकजनाको ट्वेन्टी लिन्छै लिन्छ त्यहाँ पोस्नु तर वान आवर मात्र हो ट्वेन्टीमा एक घन्टा मात्र पस्नु पाउँछ अब तिमीले सेकेन्ड ज्यादा बस्नु मन लाग्यो भने टिकट फेरि किनेर गर्नु पऱ्यो नभए चाहिँ अब निकै उयो गर्नु पर्छ आउट भइहाल्नु पर्छ त्यहाँको टाइम लेखिदिएको हुन्छ